नेपालीहरूले अब खाने चिजहरूमा चाहिँ अब कोदोको ढिँडोहरू बनाएर खान्छ अन्त अथवा त्यहाँबाट बादमा गुन गन्द्रुक चाहिँ अब बनाएर खान्छ अब गुन्द्रुक चाहिँ अब कसरी बनाउँछ भने त्यस्तो त्यो पनि अब मेरोमा त्यो मैले बनाएको छु खुदै अब होइन गुन्द्रुकहरू चाहिँ अब फर्स्टमा अब साग रोप्यो साग मजाले रोपेर फलायो त्यसलाई छिपिएको छिपपिएको सागहरू टिप्यो डोकोमा टक टक टिपेर घरमा ल्यायो छानामा सुकायो अलिक ठिकैको अब आधाकल्चो जति सुकेपछि चाहिँ अब त्यो गुन्द्रुक चाहिँ अब मजाले अब भिजाएर भिजाएर मजाले राखेर त्यसलाई सिसामा प्याक गरेर अब गाई प्रायः अब नेपालीकोमा हुन्छ हुन्छै गाईहरू गाई भि गाईको मलभित्र मलभित्र राखेर तिन चार दिन राखेर त्यसलाई टक्कै निकाल्दा तै अब त्यो गुन्द्रुक तै अब एकदमै अमिलो को बासना आउँछ त्यहाँबाट त्यसलाई चाहिँ अब गुन्द्रुकलाई चाहिँ अब मजाले टुक्टुकाएर त्यसलाई अब मजाले सुकाएपछि चाहिँ अब त्यो गुन्द्रुक खानु हुन्छ गुन्द्रुक चाहिँ त्यसरी अब त्यसको रस रस खाँदा पनि भयो गुन्द्रुकको अब अचार बनायो अचार बनाएर खाँदा पनि भयो अन्त अब किनेमा तै अब किनेमा चाहिँ अब त्यसलाई किनेमा चाहिँ अब किनेमा चाहिँ अब भटमास हुन्छ भटमासलाई अब रोपेर त्यसलाई भटमास फलेपछि फलेपछि त्यसलाई दाना हुन्छ त्यसको दाना घोगा लागेर दाना दाना फलेको हुन्छ त्यसलाई सुकाएर थला थला भनेर थला अब नेपालीमा थला थला त्यसलाई अब वरिपरि अब कहीँ नछर्ने भन्छ अब थलालाई चाहिँ थला बनाएर त्यसलाई कुटेर त्यसलाई दाना निकालेर त्यसलाई अब नाङ्ग्लो हुन्छ नाङ्ग्लोमा अब मजाले टकटक्याएर केलाएर त्यसलाई चाहिँ अब मजाले धोएर चाहिँ अब त्यसलाई पकाएर होइन अब पकाएर त्यसलाई अब पकाएपछि पाक्छ पाकेपछि चाहिँ अब त्यसलाई चार तिन दिन चार दिन चाहिँ अब त्यो ओथ्रा भन्छ ओथ्रमा चाहिँ केमा राख्छ भने त्यो कुराहरू पनि अब तपाईँहरूलाई अब त्यति याद हुँदैन अब ओथ्रा भन्ने चाहिँ त्यो अब चोयाले चोया अब बाँसको चोया कातेको हुन्छ चोया चोया कातेर त्यो कुराहरू पनि बुनेको हुन्छ बुनेपछि त्यसलाई त्यहाँभित्र ओथ्राभित्र चाहिँ के केको पत्ताहरू अब भर भरत पातको पत्ताहरूले त्यसलाई मजाले प्याकिङ गरेर राखेर तिन चार दिनमा त्यो टक्कै निकालेपछि चाहिँ अब त्यो भटमास चाहिँ अब भटमास अब किनेमा चाहिँ अब मगमग बासना आउने हुन्छ त्यसलाई मजाले सुकाएपछि अब तपाईँलाई कस्तो अब गिलो गिलो खान मन छ भने बेसी सुकाउनु परेन अब तपाईँलाई अलिक त्यो मजाले खक्रक्क बनाउनु भने सुकाएको चाहिँ छिटो सुकाएर बनाएको हुन्छ किनेमा चाहिँ त्यसरी खान सकिन्छ हाम्रो नेपाली अब खानाहरूमा चाहिँ अब त्यस्तो हुन्छ अब नेपाली खानाहरूमा त्यस्तो पाइन्छ तर अब प्रायः कुरा अब ढिँडोहरू खान्छ मकै पिँधेर त्यसको पिठो निकालेर त्यसको ढिँडोहरू खान्छ मकै रोपेर अन्त अरू कुरो चाहिँ अब नेपालीमा अब बजारहरू जाँदा चाहिँ अब नेपालीहरूलाई प्रायः अब थुक्पा चाउमिन मोमोहरू अब घरमै पनि आएर घरमै पनि ल्याएर घरमै पनि अब बन्द कोपिहरू गाजरहरू ल्याएर अब त्यसलाई मोमो बनाउन सकिन्छ अब भेज हो भने अब चिकनहरूको चिकनहरूको पनि खान सकिन्छ मोमोहरू पनि